जस्तो कि हामीलाई थाहै छ है र अहिले हाम्रो नेपाली भाषाले पनि धेरै मान्यता पाएको छ र देशभरि नै यो भाषाले मान्यता पाएको छ है है र हामीले जहाँनिर गएर बसोबासो गरेर कुनै पनि हामीले व्यापार वाणिज्य गर्ने इच्छा गरेमा यो भाषाले पनि हामीलाई धेरै सहयोग पुऱ्याउँछ यस्तो होइन कि हामीले नेपाली भाषा बोलेर कुनै पनि व्यापार गर्नु सकिँदैन भन्ने छैन है र पहिलेको समय थियो जब नेपाली भाषाले त्यस्तो मान्यता पाएको थिएन र हामीलाई कही पनि बाहिर गएर व्यापार वाणिज्य गर्नुको लागि हामीलाई धेरै गाह्रो पर्थ्यो है तर अहिले नेपाली भाषाले मान्यता पाएदेखि यस्ता धेरैवटा ठाउँहरू छ जहाँ हाम्रो नेपालीहरू फिँजिएर बसेका छन् र नेपालीहरू फिँजिएर बसेको कारणले गर्दाखेरि हामीलाई कुनै पनि ठाउँमा गएर व्यापार गर्नु धेरै नै सजिलो भएको छ सहज भएको छ अनि अन्य अन्य जातिले पनि हाम्रो नेपाली भाषा सिक सिक्नु भएको छ वहाँले उहाँहरूले पनि हाम्रो नेपाली भाषा बुझ्नु हुन्छ र यसले गर्दाखेरि चाहिँ हाम्रो अर्थ व्यवस्थामा पनि धेरै फरक परेको छ हाम्रो यो व्यापार हामीले धेरै टाडा टाडासम्म पनि फिँजाउनमा हाम्रो नेपाली भाषाले हामीलाई सहयोग पुऱ्याएको छ र अहिलेको समयमा यो टेक्नोलोजीको समय हो है र यहाँनिर हामीले एउटा फोनकै कुरा गऱ्यौँ भने पनि एउटा फोनमा पनि एउटा ट्रान्सलेटरको युज हुन्छ है र यहाँनिर हामीले यदि कोही यस्ता कस्टमरहरू हुनुहुन्छ जसलाई नेपाली भाषाको ज्ञान छैन उहाँहरूले पनि यस भाषालाई थ्रु मोबाइल या त अरू डिजिटलाइज्ड मेथडमा गएर ट्रान्सलेट गरेर पनि उहाँहरूले यो भाषा बुझ्न सक्नु हुन्छ र यसले गर्दाखेरि पनि हाम्रो अर्थ व्यवस्थामा पनि धेरै फरक परेको छ